मेरो समुदायमा चाहिँ लोकप्रिय समुदायिक कार्यक्रम चाहिँ के हो भने दसैँ किनभने नेपाली जातिमा चाहिँ दसैँ भनेपछि सबैभन्दा ठुलो चाँड हो दसैँ दशैं सबभन्दा ठुलो चाँड हो अनि दसैँमा चाहिँ आफआफन्तहरू सबै जग्गाको भेला हुन्छ एक जग्गा जुट्टा हुन्छ अनि मनोरञ्जन गर्छौँ सबै एकसँगै रहन्छ मिठा मिठा खानाहरू हुन्छ खाना खुवाउँछ रमाइलो गरिन्छ सबैसँग गफ गफहरू चल्छ दुखः सुखको गफहरू चल्छ अनि दसैँमा चाहिँ दसैँ भनेको एउटा चाँडबाँड हो जसमा दसैँलाई दसेरा पनि भन्छ जस्तै रामले चाहिँ रावणलाई मारिएको हुन्छ त्यही कारणले यता नेपाली भाषी ए नेपाली जातिमा रावण दहन पनि हुन्छ तर अहिले यहाँ अहिले चाहिँ त्यस्तो गरगरेको छैन बट रमाइलाग्दो हुन्छ दसैँ चै नेपाली जातिको चाँडबाँड हो सबैभन्दा ठुलो अनि त्यसमा हामी आफ् आफन्तको घरतिर टिका लगाउन जान्छौँ रमाइलो गर्छौँ सबैसँग भेटघाट हुन्छ कहाँ कहाँबाट ठुला सबैजनासँग भेटघाट हुन्छ अनि रमाइलो पनि हुन्छ रमाइलो हुन्छ त्यही कारणले चाहिँ मलााई चाहिँ दसैँ चाँडबाँड चाहिँ सबैभन्दा लोकप्रिय समुदायिक कार्यक्रम लाग्छ अनि सबैसँग भेटघाट पनि हुन्छ मजाले सबैसँग गफ पनि हुन्छ हाम्रा टाढा टाढाका आफन्त आफन्तजनहरू आउँछन् भेटछन् रमाइलो गर्छन् रमाइलो हुन्छ